पहिले चाहिँ हामीले हातले लेख्थ्यौँ अब अहिले चाहिँ अब धेरै टेक्लोजन टेक्नोलोजीहरू आ आएको हुनाले अब अहिले हातले लेख्नुपर्दैन र त्यहीँ अब हाम्रो कम्प्युटरहरूले अब लेख्छन् अनि मोबाइलतिर नि भइहाल्छ त्यसले गर्दाखेरि धेरै सजिलो भइराखेको छ र अहिले हातले लेख्ने कामहरू त्यति अब जरुरत पनि परेको छैन लेखिँदैन पनि र मोबाइलमा अब कम्प्युटरमा अब हामीले लेख्नेगर्छौँ